हाम्रो बाग्राकोटमा चाहिँ हावा पानी बतास बर्खामा चाहिँ पानी निकै पर्छ साना साना नालाहरूमा पनि बाढ आउला जस्तै झण्डै बगाउला जस्तो हुन्छ अनि ठण्डा महिना जाडो महिनामा चाहिँ आगो बालेर हामीले आगो बाल्नु पर्छ बस्नु पर्छ